अब हामीले चाहिँ यस्तो अब पानी परेको मौसममा चाहिँ होइन यस्तो बरुवाहरू चाहिँ सबै मर्छ बेसी पानी भएर अनि हामीले चाहिँ त्यो बिरुवाहरू चाहिँ सेड भित्र राख्छौँ